यहाँ है समाजमा हाम्रो सोसाइटीमा धेरै धेरै त होइन एक दुईवटा संगठनहरू छ जसले चाहिँ क्लबहरू छ जसले चाहिँ स्पोर्ट्स लाई राम्ररी ह्यान्डल गरेर ल्याएको छ है धेरै स्पोर्ट्सहरू खेलाउँछ उनीहरूले वर्षमा एक दुईवटा स्पोर्ट्सहरू राख्छ जस्तो मिलन मिलन क्लबहरू भयो उनीहरूले भलिबलहरू राख्छ अनि त अरू अरू क्लब सहारा क्लब्स्हरूले फुटबलहरू राख्छ जसले चाहिँ अब स्पोर्ट्सलाई है खेलकुदलाई धेरै प्रोत्साहन गर्दै व्यवस्था गरेको छ